हाम्रो भारत देशमा चाहिँ अब धेरै भाषाहरू बोलिन्छ हामी देख्न सक्छौँ धेरै कल्चरहरू छ धेरै कुराहरू छ हाम्रो भाषामा चाहिँ हाम्रो भारतमा चाहिँ अन्त भनौँ भन्दा चाहिँ हाम्रो भारतमा चाहिँ आठवटा सिडिउलको भाषाहरू भाषाहरूलाई चाहिँ मान्यता दिएको छ अन्त त्यसमै अब हाम्रो नेपाली भाषा पनि परेको छ अन्त भनौँ भन्दा चाहिँ अब हाम्रो इन्डिया इन्डियालाई चाहिँ खास इन्डियालाई चाहिँ पहिला चाहि हिन्दुस्तान भनेर भन्थ्यो किनभने त्यहाँको चाहिँ मान्छेहरू धेरै अब हिन्दी मात्रै हिन्दी मात्रै बोल्छ हिन्दी मात्रै बुझ्दछ भनेर हिन्दुस्तान भनेर भनिने गर्थ्यो तर अहिले चाहिँ हिन्दुस्तान चाहिँ भन्दैन हाम्रो इन्डियालाई हिन्दुस्तान चाहिँ भन्दैन तर इन्डिया नभए भारत भनेर भनिन्छ किन भन्दा चाहिँ अब हिन हिन्दी मात्रै छ हाम्रो यो भा हाम्रो भारतको चाहिँ यो हिन्दी मात्रै के अरे मातृ ल्याङ्गवेज चाहिँ होइन तर धेरै अरू भाषाहरू पनि बोलिन्छ त्यही नै भएर चाहिँ हिन्दी हिन्दीलाई मात्रै हामी त्यो महत्त्वपूर्ण चाहिँ दिन सक्दैनौँ किनभने अब यहाँनेर धेरै ट्राइबको मान्छेहरू छ यहाँ इन्डियामा अब सबै पाराको धेरै मान्छेहरू छ धेरै भाषाहरू बोलिन्छ तर अब नेपाली चाहिँ हामी अब नेपाली भएको कारणले गर्दाखेरि चाहिँ हामी आफ्नो भाषालाई चाहिँ हामीले कहिले पनि अब अब हाम्रो हामी नेपाली भएको कारणले हाम्रो भाषालाई चाहिँ अब हामीले धेरै अब हाम धेरै हराउँदैछ हाम्रो नेपाली बोल्ने मान्छेहरू धेरै अब हाम्रो भाषा विलुप्त हुँदैछ त्यही भएर हामीले आफ्नो भाषालाई चाहिँ हामीले जागृत राख्नु पर्छ अन्त त्यसैले गर्दा फेरि चाहिँ हामी त्यसैले गर्दा फेरि चाहिँ हामी चाहिँ अब धेरै आफ्नो भाषापट्टि चाहिँ के के अनि त्यसैले गर्दा फेरि चाहिँ हामी आफ्नो आफ्नो भाषाप्रति चाहिँ हामी धेरै कुराहरू गर्नु पर्छ अन्त भारतमा बोलिने भाषाहरू भन्दाखेरि चाहिँ तेलुगु बेङ्गली भोजपुरी भयो तपाईँको इङ्गलिस अन्त इङ्गलिस अन्त पन्जाबी भयो तपाईँको आसामिज भयो अन्त धेरै अब सबैवटा अब यहाँनेर दार्जिलिङमै हेर्यौँ भन्दा पनि अब दार्जिलिङमै धेरै पाराको मान्छेहरू छ अब सबै बुद्धिस्ट छ अन्त यो के अरे यो नेपाली छ अन्त धेरै अब मुस्लिमहरू पनि छ मुस्लिमहरू अब आफ्नै भाषा बोल्छ उर्दु उनीहरूलाई हामी हेर्न सक्छौँ उनीहरूले पनि अब आफ्नो भाषा बचाएर उनीहरूलाई आउँछ नेपाली तर पनि अब उनीहरू अब आफ्नो भाषा चाहिँ उनीहरूले उनीहरूले बचाएर राखेको छ अन्त भनौँ भन्दा फेरि चाहिँ हाम्रो दार्जिलिङमा अब सबभन्दा अब के भन्नु अब हाम्रो दार्जिलिङमा चाहिँ अब धेरै ट्राइबको मान्छेहरू छ हामी हेर्न सक्छौँ बुद्धिस्टहरू आफ्नै भाषामा बोतनु बोल्नु हुन्छ बुद्धिस्टहरू आफ्नै भाषामा बोल्नु हुन्छ अन्त लेप्चाहरू आफ्नै भाषामा बोल्नु हुन्छ अनि त्यहाँबाट राई लिम्बु अन्त यो सबैजनाहरू आफ्नो आफ्नो उनीहरूको आफ्नो आफ्नो भाषा छ मुखियाको हेर्न सक्छौँ उनीहरूको आफ्नै भाषा छ उनीहरूको आफ्नै कल्चरहरू छ अन्त त्यस्ताले गर्दाफेरि चाहिँ हामी आफ्नो आफ्नो नेपाली नेपाली भाषालाई चाहिँ हामीले धेरै महत्त्व दिनु दिनु पर्ने कुराहरू हुन्छ अन्त नेपाली अन्त यो भारतमा चाहिँ हामीले अब यो नेपाली भाषालाई चाहिँ हामीले अलिकति भए पनि अब हामीले प्रायोरिटी चाहिँ दिनु पर्ने कुराहरू छ